हेलो हजुर हजुर हो त के चाहिएको थियो होला तपाईँलाई ए हजुर सेमिनारको लागि स्टुडेन्सहरूको लागि हजुर भन्नुहोस् न तपाईँले के के चाहियो हाम्रोमा सबै अभाइलेबल छ पेजेसहरू ए फोर सिट पेपरहरू भन्नु भएको हजुर त्यो पनि छ ए फोर सिट पेपर्सहरू पनि छ स्टिक फाइलहरू छ तपाईँलाई सेमिनारमा काम लाग्ने ग्लिटर पेन्सहरू भयो स्पार्कल पेन्स अनि हाइलाइटर अनि त्योहरू पनि छ फाइल्सहरू पनि छ ए फोर साइज पेपरको तपाईँले बन्डलमा लिनुभयो भने तपाईँलाई अलिकति कम्ती पर्छ दर्जनको हिसाबमा लिनुभयो भने सिङ्गल पिसभन्दा बन्डलमा किनेको तपाईँलाई फायदा हुन्छ अहिले एक बन्डलको तपाईँको नाइन्टी रुपिस छ प्राइस स्टिक फाइल तपाईँको कम्ती अहिले लोकल अमाउन्टमा लिनुभयो भने हामीले ट्वेन्टी रुपिस गरेर बेच्ने गरेको छ तर तपाईँले बन्डलमा सेमिनारको लागि हो भने निकै चाहिन्छ होला बन्डलमा लिनुहुन्छ भने तपाईँको तपाईँलाई आठ रुपियाँ गरेर पर्छ ए हजुर हजुर ए हजुर हुन्छ तपाईँलाई डेलिभरी घरमै चाहिएको छ कि तपाईँ लिनु आउनु सक्नुहुन्छ हजुर डिलिभरी गरिदिन्छ तपाईँ अलिकति एक्स्ट्रा चार्जेसहरू लाग्छ डेलिभरीको र फेसिलिटी छ त तपाईँलाई एड्रेसहरू भनी राख्नुहोस् न ल हजुर दाम त हाम्रो होलसेल दोकान हो जुन चाहिँ अहिले मार्केटमा जे छ होलसेलमा त्यो रेटमा दिने गरेको छ तपाईँलाई जति हुन्छ मिलाइ दिन्छ नि ए हुन्छ तपाईँको वाट्सएप नम्बर यही हो हजुर हुन्छ तपाईँ मलाई लिस्ट के के चाहिएको छ तपाईँलाई त्यो लेखेर पठाइ दिनुहोस् कि टाइप गरेर म तपाईँलाई त्यो सामानहरूको फोटोहरू खिचेर त्यहाँदेखि पठाइदिन्छु नि कति क्वानटिटीमा चाहिएको छ त्योहरू पनि सबै लेखेर पठाउनुहोस् कि म हेरेर हाम्रोमा कति अर्डर छ छैन त्यो तपाईँलाई भनिदिन्छु